हेलो ए चिकन दोकान हो ए दाजु अघि मैले कल गरेको थिएँ तपाईँको त्यो हिजो लगेको मासु त एकदमै नराम्रो बासी त्यस्तो त कसरी खानु हौ झन् मैले मोमोको लागि भनेर मागेको तपाईँले त त्यो खुट्टा पखेटा पनि एकैसाथ हालिदिनु भएछ मोमोको त कहाँ त्यस्तो मासु मोमो बन्छ हौ त्यस्तो मासुको अन्त त्यो त्यो त्यो मोमो खाने अलग्गै हिजोको लागि हो त्यो खुट्टा पखेटा मैले आजलाई भनेको हो त्यसले राम्रोसँगले भनेन कि के हो भनेँ भन्छ के हो त्यस्तो मासु पनि राम्रो त थिएन अलिक बासी बासी जस्तो थियो सबै मेरो त बर्बादै भयो तपाईँले घरबाट ल्याउनुहोस् कि सिलगढीबाट ल्याउनुहोस् कि बस्तीबाट ल्याउनुहोस् कि जहाँसुकैबाट ल्याउनुहोस् तर त्यो राम्रो चाहिँ थिएन है मैले जुन चाहिँ लगेको थिएँ त्यो त्यत्रो हेर्नुहोस् त दुई तिन दुई तिन किलो मासु त्यसै खराब मेरो पैसा खर्च भएन मैले त होइन नि दोकानको लागि भनेको होइन मैले त घरको लागि भनेको घरमा मान्छे आउँदैछ भनेर घरको लागि चाहिएको थियो र पो भनेको त मैले जहाँ सुकैको लागि मागौँ तर तपाईँले सामान त सधैँ लाने सधैँको डेली कस्टमर तपाईँले त मलाई राम्रो दिनुपर्छ नि दाजु तपाईँ त एकदमै सबै खराब गरिदियो त्यो मलाई मात्रै परेछ नि त त्यस्तो मलाई मात्रै परेछ नि त तेस्तो अन्त अरू रेस्टुरेन्टले बासी नै दिने बानी होला मैले मैले त्यस्तो दिँदिनँ म त राम्रै दिन्छु कहिँले पनि हिजोको सामान भोलि बेच्दैन हिजोको सामान आज बेच्दैन त्यही भएर मलाई त्यो मन पनि पर्दैन त्यस्तो गर्नु त्यही भएर मलाई चाहिँ एकदमै हिजो चाहिँ ठिक लागेन के गर्नुहुन्छ तपाईँले फेरि फेरि फेरि फेरि दिनुहुन्छ सित्तैमा दुई तिन किलो मासु चाहिँ मलाई सित्तैमा दिनुहुन्छ तपाईँले त्यही पैसामा म त अब त त्यो दोकानबाट त मैले केही नलिइ भनेर भनेको छु केही ल्याउनु पर्दैन त्यहाँबाट म त दाजु चलाउँदिनँ म त एकदमै म त सधैँ लाने मान्छे तपाईँले त हिजो यास्तो गरेछ अब मलाई मात्रै देख्नुभयो कि मलाई नै देखेर मलाई सोझो देखेर हो कि होइन होइन त्यो अब त्यो त्यो तपाईँकैबाट गल्ती भएको हो त्यो मेरोबाट होइन मैले भन्नु कुरा जो भन्नु थियो त्यो चाहिँ भनेको हो अबदेखि चाहिँ म तपाईँकोबाट मासु किन्दिनँ हुन्छ दाजु राखेँ